मैले इन्डेन ग्यास किनेको थिएँ त्यसमा मलाई साह्रै राम्रो लाग्यो अनि ना नारीहरूको लागि त्यो एकदम सजिलो लाग्यो चुलामा कति असुविधाहरू हुन्छन् अनि यो ग्यास किनेपछि चाहिँ समय पनि बाँच्छन् अनि भाँडावर्तन सफा रहन्छ अनि छिटो हुन्छ यसले कारणले चाहिँ मलाई यो इन्डेन ग्यास किनेकोमा चाहिँ साह्रै राम्रो लाग्यो